मलाई चाहिँ सबसे भन्दा ज्यादामा चिकन मिट बनाउनु मन पर्छ र त्यसलाई चाहिँ म पहिला चिकनलाई मजाले तेल लगाएर ड्राई फ्राई गर्छु त्यसको बाद चाहिँ तेल खर्याएर फेरि प्याज टमाटर लसुन र सबै मसालाहरू लिएर चाहिँ मजाले पकाउँछु अन्त चाहिँ मलाई सबसे भन्दा ज्यादा मिटहरूमा चिकन मिट मन पर्छ त्यही भएर म ज्यादा मात्रमा चाहिँ चिकन मिटै पकाउँछु